पश्चिम बङ्गालमा अब हाम्रो भाषाले भूमिका खेलेको भनेको उनीहरूको लागि भनेको भाषामै उयो नभए पनि मलाई चाहिँ यस्तो लाग्छ म चाहिँ सिधै भन्छु व्यावसायिक यिनीहरूलाई चाहिँ फाइदा छ बङ्गालको यसमा बङ्गालकै अब यो नर्थहरू हालमा विशेष होइन अनि किनभने यता अब नर्थ र हाम्रो नेपालीहरू नै छ अब सिक्किमतिर नेपाली कालिम्पोङ दार्जिलिङ डुवर्समा प्रायः नेपालीहरू छ अनि हाम्रो ठुलो टाउन त सिलगढी हो त्यसमा चाहिँ के छ भने सबै थोक चाहिँ हामी त्यहीँ त अब मार्केटहरू छ त्यसमा अब सिलगढीमा त्यो स्टेटको मात्रै नभएर होइन बाहिर स्टेटकोहरू पनि हाम्रो बङ्गालभरिको नभएर बाहिर अरू स्टेटहरूको पनि त्यहाँ व्यवसायहरू यो चल्छ त्यसले गर्दाखेरि अन्त त्यहाँ हाम्रो नेपालीहरूले नि त्यहाँ अब यो गर्नेछ भने कामहरू गर्दैछ भने चाहिँ के हुन्छ भने भाषित तौरले त हामीलाई अब नभए त्यहाँको कतिवटा सरसामानहरू किन्दाखेरि हामीलाई आफ्नो भाषामा उयो गर्नेछ भने उनीहरूलाई पनि त कस्टमरलाई पनि सजिलो हुन्छ विशेष त अब यता नर्थमा त्यही लिएको छ नेपाली भाषाकै उयो माथि आएर त्यही हुन्छ उनीहरूलाई कालिम्पोङ दार्जिलिङपट्टि त यही छ अब नेपाली भाषाको उयो छ नेपाली भाषा नै चल्छ त्यसको लागि पनि बङ्गालीहरूलाई पनि अब सिक्नु पनि जरुरी छ अन्त कतिवटा कल्चरहरू यी के गर्छौँ भने हामी एकाअर्कामा उयो पनि गर्छौँ अब उनीहरू पनि हिन्दू हामीहरू पनि हिन्दू भएकोले गर्दाखेरि हाम्रो र उनीहरूको कतिवटा संस्कृतिहरू मिलेर जान्छ अब भाषा चाहिँ खासै चाहिँ उयो चाहिँ लागेन तर त्यही व्यावसायिक उयसमा चाहिँ योगदान चाहिँ दिएकै छ भन्ने लाग्छ